ए हेलो दाजु अँ तपाईँ एउटा के सोसियल वर्कर हुनुहुन्छ ए अँ सुन्नुहोस् न तपाईँले अँ समाजको लागि के कामहरू गर्नुहुन्छ ए के के गर्नुहुन्छ ए हुन्छ त्यही त त्यसको लागि इन्टरभिउ गरेको कि म हिमालय दर्पणबाट बोल्दैछु तपाईँहरूले अस्ति जुन चाहिँ तपाईँहरूले अस्ति जुन चाहिँ त्यसमा तल अर्फेन्स होममा गएर लुगाहरू बाँड्नुभयो ए तपाईँहरूको सोसियल सर्विसको नाम चाहिँ के हो तपाईँहरूको सोसाइटीको नाम चाहिँ के हो ए भेरिखानमा कुन चाहिँ क्लब हो तपाईँहरूको कुन चाहिँ समाज हो ए ज्योति समाजको हो तपाईँहरू तपाईँहरूको समाजमा कतिजना हुनुहुन्छ ए अँ तपाईँहरूको प्रेसिडेन्ट चाहिँ को हुनुहुन्छ ए सेक्रिटेरी चाहिँ को हुनुहुन्छ ए यो तपाईँहरूको समाज कहिले बनिएको तपाईँलाई केही थाहा छ कुन सालमा बनिएको होला यो ए हुन्छ हुन्छ भोलिको यो पेपरमा तपाईँहरूको यो कुराहरू छापिन्छ है ल भोलिको हिमालय दर्पणमा यो सबै छापिन्छ ल तपाईँलाई इन्टर्भिउ दिनुभएकोमा धेरै धेरै धन्यवाद दिन्छु हुन्छ राखेँ हजुर हुन्छ